यो कुनै पनि बिरुवाहरू हामीले पर्यावरण सम्बन्धी हेऱ्यौँ भने है अब यस्तो यो के भन्नु पानीको मुहानतिर हामीले बिरुवाहरू लगाउनुपर्छ जस्तै धोक्रे फुल भयो यो पर्यावरण बचाउनु पऱ्यो अहिले मान्छे मनुष्य जातिहरूले जता पायो त्यतै बिरुवाहरू काट्छन् रुख काट्छन् यसले गर्दाखेरि हाम्रो यो पर्यावरण हरियाली सबै मासिँदै जाँदैछ त्यो कारण हामीले पर्यावरणमा एकदमै ध्यान दिनुपर्छ यो बोट बिरुवा लगाउनुमा जतिसक्दो लगाउनेपट्टि जानुपर्छ मास्नेपट्टि जानुहुँदैन किनभने बिरुवाहरू तुलफुल हामीले घर वरिपरि रोप्नुपर्छ जस्तै बेलहरू हामीले ल्याएर रोप्यौँ भने बेलको बिरुवालाई हामीले जगाउनु एकदमै साह्रो पर्छ किनभने बेलले बेलको बिरुवा चाहँ बेल भन्ने चिज चाहिँ यत्ति साह्रो हो कि जसमा कि अब कुनै पनि भगवानलाई हामीले चढाउनु सक्छौँ एकदमै हामीले भगवानलाई चढाउँदाखेरि पार्टिकुलरै हेऱ्यौँ भने शिवजी शिवजीलाई चढाउनु सक्छौँ किनभने बेेल शिवरात्रीको दिन बेल साथसाथै हामीले अन्य फुलहरू पनि चढाउन सक्छौँ तर अब मान्छे मनुष्यहरूले अहिले धेरैवटा कुरा छोड्दै गएको छन् तर यो बरबिरुवा पर्यावरण जोगाउनुको लागि हामीले एकदमै याद गर्नुपर्छ बेल भयो जस्तै पारिजात भयो पारिजातको फुल चाहिँ अब यस्तो हुन्छ कि पारिजातको बिरुवा हामीले दिउँसो रोप्यौँ तर बेलुका एकदमै त्यो फुल बेलुका फुल्छ बेलुका फुलिरहेको हुन्छ हो अब त्यस्तो छ तर त्यसलाई हुर्काउनु जोगाउनु एकदमै साह्रो पर्छ किनभने हामीले कतिवटा प्लान्टहरू बर्खामा रोपेर सार्नुसक्छौँ जस्तै रेनी सिजनमा पानी परेको बेलामा कतिवटालाई हामीले समर सिजनमा रोप्नुपऱ्यो तर कतिवटालाई चाहिँ तपाईँको अब समर सिजनमा रोपेको बरबिरुवा फुलतुललाई हामीले त्यति पानी हाल्नुपर्दैन प्राकृतिक देनअनुसार आकाशबाट नै पानी परेर त्यो फुल सर्ने सम्भावना हुन्छ तर कतिवटा फुललाई चाहिँ हामीले अब विन्टर सिजनमा जस्तै चैत वैशाखतिर चाहिँ हामीले अलिकति उयो गर्नुपऱ्यो पानी हाल्नुपऱ्यो त्यो जोगाउनुको लागि किनभने त्यसलाई पानी पसेन भने त्यसको त्यो मर्ने चान्स हुन्छ बिरुवाहरू त्यही कारण हामीले एकदम तुलफुलको लाई याद गर्नुपर्छ फुल पर्यावरण लाई चाहिँ हामीले अब मास्नुभएन कतिवटा चाहिने चिजहरू हामीले घर वरिपरि रोप्नुपऱ्यो जस्तै अब हामीलाई पिपल पिपलको बोट चाहिन्छ पिपललाई हामीले घर वरिपरि रोप्नुपऱ्यो जस्तै शनिबार चढाउँछौँ पिपलमा पानी जस्तै वर हामीलाई पूजा गर्दा वर वरको बिरुवा चाहिन्छ जस्तै तुलसी हामीलाई आफ्नो आफ्नो घरमा अब प्रायः सबैको घरमा एउटा तुलसीको मोठ त हुन्छै हुन्छ त्यो तुलसीलाई हामी पूजा गर्छौँ ठुली एकादशी भन्यो ठुली ठुली एकादशीको दिन पनि हामीले पूजा गर्नुपर्छ माला लगाएर त्यहाँदेखि एउटा एउटा एकादशी हुन्छ त्यो एकादशीमा तुलसीको विवाह गरिदिनुपर्छ अन्त तुलसीको पनि अब धेरै नै इन्पोर्टेन्ट छ तुलसीको बिरुवा कुनै पनि हामी बिमारीहरू भयौँओऱ्यौँ घाँटीसाँटी दुख्योओऱ्यो भने त्यो तुलसीको पत्ता खायो भने पनि त्यसले धेरै हल्का हुन्छ अन्त यस्तै हो पर्यावरण सम्बन्धी बिरुवाहरू सम्बन्धी चाहिँ मलाई याद भएको कुरा चाहिँ